मेरो घरमा चाहिँ कल छैन र हामी चाहिँ मेरो घरदेखि धेरै टाडोमा हामीले पानी लिनु जानु पर्छ र त्यो पानी लिनु जानु जानले चाहिँ हामीलाई एकदमै हामीलाई समस्या हुन्छ र जीवन पनि त्यसमा एकदम फरक पर्दैछ